जुन चाहिँ मैले यो भन्दा अगाडि फ्लिपकार्टबाट मगाएको प्रडक्ट थियो सेमसङ एस सेभेन थ्री त्यो एकदमै राम्रो आएको थियो होइन त्यसमा जुन चाहिँ यो मार्केटमा जुन चाहिँ फोन पाउँथ्यो जुन चाहिँ सबै कुरा फ्यासिलिटी भएको पाउँथ्यो त्यही प्रडक्ट मैले पाएको थिएँ यो भन्दा अगाडि तर मैले सेकेन्ड टाइम मैले हेडफोन मगाएको थिएँ होइन हेडफोनमा फोनमा चाहिँ धेरै डिफिक्लट मैले पाएँ त्यहाँनिर तपाईँको एयरफोनमा जुन चाहिँ मैले एक्सपेक्ट गरेको थिएँ जुन चाहिँ सामान मैले अरिजिनल त्यहाँनिर देखाएको टाइपको जुन चाहिँ मगाको थिएँ तर त्यो मैले प्रडक्ट पाइन त्यो प्रडक्ट आएन सेकेन्ड टाइममा मेरो के भयो भने जुन चाहिँ मैले मगाएको थिएँ तर त्यो एयरफोन बिग्रेको पाएँ मैले मैले जब त्यो प्रडक्ट खोलेँ आउनु दुई दिनमै डेलिभर भएको थियो त्यहाँनिर मैले जुन चाहिँ त्यो प्रडक्ट खोलेर हेर्दाखेरि त्यो प्रडक्ट एकदमै बिग्रेको थियो किनभने सपोर्टै नगर्ने फोनमा पनि मैले धेरैवटा फोनहरूमा ट्राइ गरेर हेरेँ होइन तर सपोर्टै नगर्ने मेरो फर्स्ट प्रडक्ट थियो के त्यो राम्रै आएको थियो तर त्यही हेरेर मैले सेकेन्ड प्रडक्ट मगाएको थिएँ सेकेन्ड प्रडक्ट चाहिँ एकदमै डेमेज मैले पाएँ त्यहाँनिर मैले रिटर्नको लागि त्यो पोलिसी गएर जे रिटर्नको लागि गरेको थिएँ तर तपाईँको चार पान दिनसम्म पनि त्यो रिटर्न पोलिसीले एक्सेप्ट गरेको छैन त्यो रिटर्न ए एक्सेप्टै भएको छैन अनि एकदमै डेमेज खालको मैले पाएँ होइन एयरफोन तपाईँको एकदमै डेमेज खालको पाएँ मैले ब्लुतुथवाला एयरफोन मगाएको थिएँ कोर्डलेस अनि तपाईँको ब्लुतुथ पनि काहीँनिर सपोर्टै गरेन कही पनि चलेन अनि मैले त्यो रिटर्न पोलिसीमा गर्दा पनि अझैसम्म पनि म्याक्सिमम् फोर डेजहरू भइसक्यो फोर डेजमा पनि त्यो सबमिट भएको छैन जुन चाहिँ तपाईँको त्यहाँनिर पोलिसी हुन्छ रिटर्न पोलिसी हुन्छ होइन तपाईँहरूको धेरैवटा ओप्सनहरू त दिएको हुन्छ तर त्यो ओप्सनहरूमा मैले सामान खेलिसके पछि चार पाँच दिनसम्म पनि त्यो रिटर्न पोलिसीहरू एक्टिभ नहुँदा एप्रुभ नगर्दाखेरि चाहिँ मलाई अलिकति प्रब्लम लागिरहेको छ होइन अनलाइन मगाउन चाहिँ अलिक समस्या लाग्यो किनभने आफूले मगाएको सामान जुन चाहिँ हेरेको हुन्छ त्यो सामान आफूले नपाए पछि खोलिसके पछि रिटर्न पनि जुन चाहिँ पोलिसीमा एप्रुभ नहुँदाखेरि त युजलेस भयो नि त मेरो यो मार्केटमा किन्नु र अनलाइन मगाएर किनिसके पछि यो मार्केटमा त तपाईँले टेस्ट गरेर छानेर तपाईँलाई मनपरेको किन्नसक्नु हुन्छ अनलाइन जुन चाहिँ देखाउँछ जुन चाहिँ डिसप्लेमा देखाउँछ त्यो प्रडक्ट आफूले मनपराएर त्यो त डिसप्लेमा हो तर रियलिटी यहाँनिर जुन चाहिँ प्रडक्ट आउँछ त्यो सेम आउँछ भन्ने मलाई लागेको थियो फर्स्ट प्रडक्ट मैले अर्डर गर्दा तर सेकेन्ड टाइम यो एयरफोन मगाउँदा चाहिँ मैले जुन चाहिँ प्रडक्ट योभन्दा अगाडि मगाएको थिएँ त्यस्तो म सेटिसफाइ छुइनँ के जुन चाहिँ पहिला प्रडक्ट थियो यो एकदमै डेमेज प्रडक्ट पाएँ मैले होइन त्यसले गर्दाखेरि अहिले चाहिँ मलाई के लाग्यो भने जुन चाहिँ मार्केटमा त तपाईँले रोजी छाने हुन्छ अन्त तपाईँलाई जुन चाहिँ मनपऱ्यो जस्तो देख्यो त्यस्तै पाउने हो अनलाइनमा जुन चाहिँ डिसप्लेमा देखाउँछ तर त्यही प्रडक्ट आफूले जब रिसिभ गर्छ जब त्यो आइपुग्छ तब हेर्दाखेरि त्यही जस्तै आफूले डिसप्लेमा देखेको प्रडक्ट नपाइँदो रहेछ होइन त्यसको एकदमै त्यो प्रडक्ट जुन चाहिँ देखाएको त्यो पनि आएन प्लस एकदमै डेमेज निस्क्यो अहिलेको प्रडक्ट चाहिँ मेरोमा